पहिला चाहिँ हामी रेन्टको घरमा बस्थ्यौँ र पछि अब मेरो श्रीमान पनि सर्भिसबाट रिटायर आउनुभयो र त्यति बेला चाहिँ अब हामीलाई चाहिँ घरको आफ्नो घरको खाँचो पऱ्यो र त्यति बेला मैले चाहिँ अब पैसा त थिएन तर पनि अब जसोतसो गरेर एउटा आफ्नो आफ्नो घर चाहिँ किन्ने चाहिँ निर्नय गऱ्यौँ र त्यति बेला चाहिँ मैले मेरो श्रीमानसँग नै सल्लाह चाहिँ लिएर चाहिँ यो अहिले अब हामी बस्दै गरेको घर चाहिँ लियौँ त्यो चाहिँ मेरो लागि अब त्यती बेला निकै गाह्रै भएको थियो र महत्त्वपूर्ण नै थियो त्यति बेला र त्यति बेला उहाँले पनि साथ दिनुभयो र जस्तो तस्तो अहिले त्यो उहाँले दिनुभएको सल्लाहले चाहिँ अहिले अब राम्रै भइरहेको छ हाम्रो परिवारमा